पेट्रोलको जति पनि यो बड्दो दामले चाहिँ हामीलाई एकदमै धेरै धेरैभन्दा धेरै मार्का परेको छ किन भन्दाखेरि यातायात साधन भनेको अहिइले सबैभन्दा सजिलो चाहिँ हामीलाई बाइक हो है गाडीहरूमा प्रायः जस्तो अब आउनु जानु कतिपय यातायातको पनि असुविधा हुन्छ किन भन्दाखेरि कतिपय यस्ता ठाउँ हुन्छन् जहाँ गाडीहरू जाँदैन है जानुको लागि पनि असुविधा हुन्छ तर प्रायः जस्तो अहिइले जति पनि युवाहरू है प्रयोग गर्ने युवाहरूले प्रयोग गर्ने भनेको बाइक हो तर अहिलेको यो बढ्दो जुन चाहिँ पेट्रोलको दाम छ है एक सय पाँच रुपियाँभन्दा बडी मुल्य छ यसको अहिले त्यसले गर्दाखेरि चाहिँ हामीलाई एकदमै यो बाइकहरू कुदाउनुमा चाहिँ एकदमै असुविधा भइरहेको छ किन भन्दाखेरि हिजोको दिनमा हामीले नब्बे रुपियाँदेखि सत्तर सत्तर असी नब्बे रुपियाँदेखिमा हामीले एक लिटर पेट्रोल पाउथ्यौँ भने अइले एक सय पाँच रुपियाँभन्दा बडी मुल्य पर्छ पेट्रोलको त्यसले गर्दाखेरि चाहिँ अब हामीलाई त्यो मुल्य वृद्धिले गर्दाखेरि चाहिँ पेट्रोल पनि बेसी लाग्ने भएको छ है अब किनभन्दाखेरि बेसी मुल्य भएपछि कम्ती पेट्रोल आउँछ र पेट्रोलको बेसी आवश्यकता पर्दाखेरि चाहिँ कतिवटा यातायातहरू गर्नुको लागि टाढो टाढो जानु पर्यो भने चाहिँ खर्चहरू धेरै लाग्ने भयो त्यसले गर्दाखेरि चाहिँ पेट्रोल वृद्धि मुल्य वृद्धिको कारणले गर्दाखेरि चाहिँ हामीलाई एकदमै बाइक कुदाउनेहहरूलाई विशेष गरी असुविधा भएको छ अनि अर्को कुरा यो अत्याधिक यो इनधन प्रयोग गर्नाले अर्थात् यो पेट्रोलियम कुराहरू भयो है अनि लगायत डिजेल अन्य कोइला लगायल थुप्रो थुप्रो कुराहरू आउँछ इन्धन भनेपछि है त्यो कुराहरूले गर्दाखेरि चाहिँ यो वातावरणमा एकदमै प्रदूषण फैलिएर गएको छ अन्त जहाँसम्म अब मेरो बुझाइ छ हामीले आवश्यक पर्ने कुरा ठाउँमा मात्रै जस्तो कि हामीलाई कहीँ जानु छ अति आवश्यक छ भने मात्रै चाहिँ त्यो ठाउँमा चाहिँ हामीले आफ्नो सवारी साधनहरूको प्रयोग गरेको राम्रो होला भन्ने मलाई लाग्छ अनि लगायतका हामी जति पनि कोइलाहरू चलाउँछौँ त्यो कुराहरू पनि हामी आवश्यकअनुसारै त्यो चलाएको राम्रो होला भन्ने मलाई लाग्छ अन्त त्यसको प्रयोग चाहिँ हामीले आवश्यक अनुसार गऱ्यौँ भने बड्दो यो जुन चाहिँ पल्युसन छ त्यसलाई चै हामीले अवश्य पनि त्यसलाई हामीले रोकथाम गर्न सक्छौँ